ठुला कृषि व्यवसायहरूबाट हुने प्रतियोगिताले चाहिँ ग्रामीण क्षेत्रका साना साना किसानहरूलाई कसरी प्रभावित गर्छन् भन्दाखेरि चाहिँ अहिले ठुलो कृषि सङ्गठनहरूले प्रतियोगिता गरेर साना साना ग्रामीण किसानहरूलाई चाहिँ एउटा चान्स चान्स नै भनौँ चान्स दिने गरेका छन् उनीहरूले किसानहरूलाई ए केही गर्दाखेरिको फल फल दिने भनौँ अथवा उनीहरूमा एउटा सेन्स अफ कम्पिटिसन भन्ने चिज राख्ने गरेका छन् अनि आफ्नो प्रकृतिहरूलाई जोगाड गर्ने उपदेश अथवा सन्देशहरू दिने गरेका छन् अनि त्यो त्यही किसानहरू हाम्रा यता दार्जिलिङका किसानहरू दो धेरै नै नभए पनि ठुलो ठुल्ठुला किसानहरू नभए पनि सानातिना किसानहरूलाई धेरै नै धेरै नै मोटिभेसन मिल्ने गरेको छ